मैले चाहिँ खाना अर्डर गरेको थिएँ र खाना पनि आइसक्यो अनि मलाई चाहिँ बिलको बिल चाहियो अनि म वेबसाइटमा गएँ अनि वेबसाइटमा गएर अर्डर हिस्ट्रीमा गएँ अनि बिल डाउनलोड गरेँ